हेलो ए तपाईँ अर्किट होटलको कालिम्पोङबाट बोल्नु भएको ए म आसामबाट बोलेको कि अँ त्यही त मैले यहाँ त भर्खर यहाँ अनलाइन हेर्दै थिएँ नि त कालिम्पोङ मेरो फेमिलीसँग हामी चाहिँ घुम्नु आउनेवाला थियो नि त अन्त त्यही यहाँ अनलाइन हेरेको थिएँ तपाईँको यहाँ होटल देखेँ कि अन्त त्यही सोध्नुको लागि नि एक दुईवटा कुराहरू थियो कि हजुर त्यो होइन कि के भन्छ तपाईँहरूको त्यहाँ कालिम्पोङतिर के भन्छ टुरिस्ट प्लेसहरू होला नि है राम्रो राम्रो जग्गाहरू थुप्रै छ होला है हजुर हजुर हजुर

हजुर पुलहरू पनि छ होला नि है त्यतातिर हजुर हजुर ए त्यही त अन्त के भन्छ उयो ट्राभल गर्नुको लागि चाहिँ हाम्रो के भन्छ भाडाहरू चाहिँ कति लाग्ने रहेछ हौ मतलब हजुर हजुर तपाईँको एक दिनमै मतलब एक दिनमै त्यो जग्गाहरू घुम्नु चाहिँ पोसिबल छ कि छैन हौ त्यो पनि सोध्नु थियो कि हजुर हजुर हजुर त्यही त वान विकको लागि आउँ भनेको थिएँ कि त्यही त हजुर त्यही भएर त्यही भएर नि

हजुर हजुर तपाईँहरूको रेन्ट चाहिँ मतलब स्टार्टिङ चाहिँ कति छ तपाईँहरू वान आवर आवरको गरेर छ कि तपाईँहरूको दिनको गरेर छ कि के गरेर कस्तो गरेर छ हौ हजुर दिनको हजुर हजुर स्टार्टिङ चाहिँ हजुर हजुर

हजुर हजुर हजुर हजुर ए हजुर अन्त खानाहरू चाहिँ के कस्तो छ तपाईँहरूको खानाहरूको लागि हजुर हजुर उयो मतलब खानाको पनि उयो गरेर हुन्छ होला नि त है ए हजुर हजुर हजुर हजुर

ए तिन हजार है हुन्छ हुन्छ म फेरि उयो के भन्छ आएको म आयो के भन्छ आउने बेलामा म त्यहाँ आयो भने म तपाईँलाई कल गर्छु कि के भन्छ उयो पिक गरिदिन्छ होला है हामीलाई है हजुर हजुर यो चाहिँ तपाईँको अफिसियल नम्बर होला नि है

हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू म्याम हुन्छ म्याम